आजको समयमा हामीले हाम्रो परिवारसित समय बिताउन सक्दैनौँ पाउँदैनौँ र इन्टरनेटको जमानाले गर्दाखेरि सधैँ हामी व्यस्त नै रहन्छौँ तर आजको समयमा पनि म मेरो परिवारसित समय बिताउनु अथवा आफ्नो विचारहरू पोख्ने क्रममा म आफ्नो भान्साकोठा साझा गर् गर्छु र भान्साकोठामा हामी धेरै समय बिताउँछौँ र हाम्रो भान्साघर एउटा आगो फुक्ने घर छ जहाँ चाहिँ हामी बेलुकी अथवा बिहान नभएर बेलुकी हामी धेरै समयसम्म खाना पाक्ने समयसम्म पनि हामी धेरैवटा कुराहरू आदान प्रदान गर्छौँ घर सल्लाहदेखि लिएर कतिपय पढाइको कुराहरू पनि हामी त्यहाँ साझा गर्छौँ र खाना खाएर सुत्ने बेलासम्म हामी म विशेष गरेर म दुई अढाई घन्टा म आफ्नो परिवारसँग मेरो आफ्नो समय दिनु दिन चाहन्छु